न मलाई हतार भएको बेला चाहिँ म मेरोमा सामानहरू पनि कतिपय हुँदैन त्यति बेला म हतारहतार खानाहरू अनि पकाउँदाखेरि चाम्रे भातहरू अनि अचारहरू बनाएर अब भने जस्तो पकाउने सामानहरू हुँदैना त्यति बोला चाहिँ मैले अनि चाम्रे भातहरू अचारहरू बनाएर चाहिँ खाने गर्छु अनि समय पाउँदिन कोही बेला हतारहतार हुन्छ अनि सामान पनि भने जस्तो हुँदैन पकाउने ठिकै हुँदैन त्यो समयहरूमा चाहिँ मैले अचारहरू बनाएर चाहिँ खाने गर्छु चट्नीहरू बनाएर खाने गर्छु